हेलो सुरेन दाइ बोल्नु भएको हो सुरेन दाइ बोल्नु भएको तपाईँले उयो फोटोग्राफर गर्नु हुन्छ होइन ए मलाई यहाँनिर घरमा एउटा बिहा छ कि बिहाको लागि फोटोग्राफ चाहिएको छ अन्त तपाईँले भित्र पनि गर्नु हुन्छ कि बाहिर मात्रै गर्नुहुन्छ ए अन्तखेरि त्यसमा चाहिँ कति चाहिँ पैसा लाग्छ होला हौ मलाई त तिन दिन जस्तो चाहियो हजुर अलिक कम्ती हुँदैन के भन्छ यो मेन कति ए

कतिजना क्यामेरामेन पठाउनुहुन्छ एल्बम पनि स्टिल फोटो पनि बनाइदिनु हुन्छ एल्बम पनि अँ एल्बम पनि तपाईँको फेसबुक नम्बर पाउँ न ए फेसबुक पेज पनि पाउँ युट्युबमा पनि हालिदिनुहुन्छ अहिले त युट्युबको जमाना छ नि अँ अडियो भिडियो दुइटै हुन्छ फोटो भिडियो दुइटै हुन्छ

ए लाइट ल म तपाईँलाई त्यसो भने कन्फर्म गरेर फेरि हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ